हेलो हजुर को बोल्नु भयो होला तपाईँ

ए हजुर ए सही मान्छेको तपाईँले नम्बर पाउनुभएछ है र तपाईँ कहाँ जानु चाहनुहुन्छ यहाँको चाहिँ के हजुर हजुर यहाँ चाहिँ के छ भने अहिले चाहिँ तपाईँको यो रेनी सिजन है र रेनी सिजनमा चाहिँ के हुन्छ भने यहाँनिर अलिकति मौसम बिग्रेको हुन्छ र यहाँ पैह्रो जाने ल्यान्डस्लाइडहरू भयो है र यहाँ अलिक हेभी रेनफल पनि हुन्छ त्यस विषयमा चाहिँ अब तपाईँलाई अलिकति जानकारी दिन चाहन्छु कि कालिम्पोङमा धेरै छ घुम्ने जग्गा यस्तो होइन कि अब अहिले सिजन होइन भन्न सक्दिनँ र अहिले चाहिँ के हो भने अलिकति रेनफल बेसी भएको कारण चाहिँ मान्छे अलिकति टुरिस्टहरू कम्ती आउने गर्छन् र यहाँ धेरै छ घुम्ने जग्गाहरू यहाँ डेलो भयो तपाईँको साइन्स सेन्टर भयो है यो तपाईँको लाभा भयो त्यहाँदेखि तपाईँको यो पन्बु डाँडा अहिलेको नयाँ अलिकति हेर्नुपर्दाखेरि अलिकति नयाँ घुम्ने जग्गा भनेको पन्बु डाँडा र यस्तै जग्गाहरू थुप्रो छन् लोले गाउँ भयो यस्ता थुप्रैहरू छन् र अहिले चाहिँ के छ भने हजुर भाषाभन्दा अब तपाईँ नेपालबाट आउनुभयो भन्दा त अब तपाईँ नेपाली हुनुभयो है र यहाँ पनि चल्ने भनेको त त्यही नेपाली भाषै हो हामी सबै नेपाली हौँ यहाँनिर सबै हामी नेपाली नै बस्छौँ सबै नेपालीकै समाज छ यहाँनिर र हामी नेपालीमै सम्पर्क गर्छौँ एकअर्कासँग है र यहाँ खा खाने भन्दाखेरि चाहिँ तपाईँको खानपिनमा त्यही हो सबै अब यहाँनिर बस्तीकै प्रयोग हुन्छ र बाहिरको भनेको त्यही त्यही तेलहरू नुनहरू बाहिरको हुन्छ र हजुर यहाँनिर एकदमै अर्ग्यानिक पाउँछ तपाईँको भयो यहाँनिर अघि यहाँ हरियो सागसब्जी छ है यहाँनिर सबैजना रोप्नुहुन्छ यहाँ हाम्रो किसान दाजुभाइहरू हुनुहुन्छ यहाँ एकदमै मेहनत गर्नुहुन्छ अर्ग्यानिक छ यहाँनिर तपाईँ जे पनि खानुहुन्छ यहाँ अर्ग्यानिक हुन्छ तपाईँ के खानुहुन्छ तपाईँ ब्रोइलरको मासु खानुहुन्छ कि तपाईँ लोकल कुखुराको मासु खानुहुन्छ कि तपाईँ माछा खानुहुन्छ कि यहाँनिर त्यस्तो सबैको छ यहाँ फेसिलिटी है र सबै याँनेरि तपाईँ फ्रेसै पाउनुहुन्छ अर्ग्यानिकै छ र यहाँको हावा पानी पनि एकदम राम्रै छ तपाईँको त्यही हो बर्खामा चाहिँ अलिकति हावाहुन्डरी अलिकति बेसी है र बर्सात ए हजुर